र हाम्रो दार्जिलिङको मुद्दा चाहिँ गोजमुमो र टिएमसीको हो र यो चाहिँ हाम्रो गोर्खाल्यान्ड अहिलेसम्म भएको छैन दार्जिलिङमा चाहिँ आफ्नो जमिन छैन गोर्खाहरूको र त्यसकै लागि चाहिँ अहिलेसम्म हामी लड्दैछौँ

हाम्रो हाम्रो आफ्नै गोर्खा गोर्खाल्यान्डको लागि चाहिँ धेरै झगडा मारकाटहरू भएको भएको थियो भक्कु भ धेरै आन्दोलनहरू पनि भयो मारकाट धेरै मानिसहरू सहिदहरू भयो तर पनि तर पनि यो तर पनि यो भएको चाहिँ छैन हाम्रो गोर्खालेन्ड र गोर्खाल्यान्डको लागि चाहिँ हामी अहिले पनि लड्दैछौँ र हामीलाई केही आशा छ कि गोर्खाल्यान्ड हुनुसक्छ